त्यो मान्छेलाई मेरो सामान कसले दियो यो आलुको दाम कसरी छ आलु टमटरको भाउ कसरी छ लसुन कसरी पावा हो यो खोर्सानी कसरी हो यो फ्लासको दाम कति हो अहिले एलपिजी ग्यास कसरी छ यो सेभेन अप एउटा दिनुहोस् न यसको दाम कसरी हो यो कोरेसो कसले ल्याएको हो कप कसले फुटायो यो कप कसले चलायो यो कपमा पानी कसको हो कप कसले नपखाली राखेको हो कपमा कसले यो मैला हालेको स्टिल जुट कसले यहाँ राखेको त्यहाँ हाँस्ने को हो बोल्ने को हो फ्यान कसले अन गऱ्यो दोकान कसको हो धारा जाने बाटो कता हो यहाँ हाइवे निस्किने बाटो कता हो यो मोटरसाइकल कसको हो यो गाडी कसले कुदाएर ल्याएको हो गाडी कसको हो गाडी किन यहाँ राखेको त्यो गाडीको पेट्रोल कसरी छ यो मान्छे किन हिँडेको यो ऐना कसले फुटाएको यो ऐना कसले लगाउँछ दैलो कसले भत्काएको यो दैलो कसरी बन्द गर्छ यो कल कोले खुला राखेको यो कल कसरी बन्द गर्छ कसको फोन हो कल आउँदैछ किन कल आउँदैछ त्यो चराको नाम के हो ती चराले के खाँदैछ यो गाई कसको हो गाई किन यसेरी गरेको गाईले कति घाँस खायो गाईले कति पानी खायो यो स्विच कसले अन गरेको सनग्लास कसको हो मक्टु कसको हो यो भाँडा कसको हो यो भाँडामा मोमो कसले पकाएको बोलमा सब्जी कसले काटेको घरको कलर कसले गरेको यहाँको बिजुलीको बिल कसले तिर्छ यो रुम रेन्ट कति हो यो रुमको भाडा कसले कसले तिर्छ यो पानीको बिल कसले कसले तिर्छ तिमी कोसँग घुम्नु जाने कता घुम्न जाने किन घुम्नु जाने